दार्जिलिङ जिल्ला मा उपलब्ध स्थानीय आवास अब विकल्पहरू धेरै नै छन् जस्तै अब होटलहरू भयो गाउँघरतिर अब होमस्टेहरू छन् अनि घर भाडामा बस्छु भने पछि किराइमा बस्नुको लागि पनि अब धेरै नै अब कोठाहरू छन् अब अन्त यो विद्यार्थीहरू पढ्नको लागि आएका है अब आफै खानाहरू बनाएर खान सक्दैनन् भनेदेखिलाई पिजीहरू पिजीहरू छन् अबो यस्ती योहरू धेरै नै छन् अब यसो जति अबो यस यस्तो चिजहरू जति बढ्दै जान्छ है अब त्यति नै अब गाउँ बिस्तारी बिस्तारी है गाउँ अब बजार बनिँदै जान्छ धेरै नै अब राम्रो हुँदै जान्छ गाउँको मानिसहरूको लागि बजारको मानिसहरूको लागि धेरै नै सुविधाहरू आउँदै जान्छ नयाँ नयाँ चिजहरू हुँदै जान्छ अनि यहाँ अब बाहिरबाट केही अब कामको लागि शिक्षाको लागि अब मानिसहरू आउँछन् भने यहाँ पर्याप्त अब आवास विकल्पहरू उपलब्ध छन् यहाँनिर अब होटलहरू होमस्टेहरू अब किरायको अब घरहरू धेरै नै छन् यसैले अब बाहिरबाट कोही आउँछ भने अब धेरै नै सुविधा हुन्छ